हाम्रो मैले त एउटा रेस्टुरेन्टबाट चाउमिन अर्डर गरेको थिएँ थुप्रै अर्डर गरेको छु तर बासी आयो अनि तपाईँलाई चाहिँ त्यही सूचना दिनु थियो कि चाउमिन तपाईँको भरोसामा राम्रो अर्डर गर्छ भनेर अर्डर गरेको थिएँ चाउमिन अनि तपाईँले त बास बासी चाउमिन पठाइदिएछ अनि